हेलो भाइ यो फ्यामिली रेस्टुरेन्ट हो ए अच्छा मेरो त्यो तपाईँको होम डेलिभरी हुन्छ है दोकानबाट के के पाइन्छ होला भाइ अच्छा मम हुन्छ है मम चिकन मम हुन्छ भाइ अच्छा त्यसो भने दुई प्लेट चिकन मम गरी दिनुहोस् कसरी हो दुई प्लेट गरी दिनु होस् अन्त अरू भाइ फाले हुन्छ फाले हुँदैन है ठिकै छ त्यसो भने अरू तपाईँको नन भेजमा के के छ होला चिकन पकोडाहरू है चिकन पकोडा कसरी प्लेटकै हिसाबले हुन्छ कि कस्तो प्रकारले हुन्छ भाइ प्लेटको हिसाबले अच्छा त्यसो भने चिकन पकोडा गरी दिनु होस् दुई प्लेटै गरी दिनु होस् त्यहाँबाट चाउमिन यहाँ चाउमिन पनि कुरा गर्दैछ नानीहरूले चाउमिन चाहिँ भेज गरी दिनु होस् ल चाउमिन दुई प्लेटै गरी दिनु होस् चाउमिन पनि त्यति भयो है भने पछि जम्मा टोटल कति भयो होला भाइ त्यति टोटलमा हुन्छ हुन्छ अलिकिति के हुन्छ भाइ तपाईँकोमा डिस्काउन्ट हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ अन्त त एड्रेस लेख्नु होस् न यो कहाँ पठाउनु पर्ने भनेर ल यो देवीडङ्गा अन्चल जहाँ त्यो पञ्चायत अफिस अन्चल पञ्चायत अफिस छ त्यसको अलिकति त्यसको दा दायाँपट्टिबाट भित्र पस्ने एउटा बाटो छ त्यहाँबाट भित्र सिधा आयो भने भेटाइहाल्छ घर ल फोन नम्बर यही हो हवस् हुन्छ भाइ हुन्छ हुन्छ धन्यवाद भाइ